र मेरो प्रिय भारतको राज्य चाहिँ मेरो सिक्किम क्षेत्र हो र किनभने सिक्किम क्षेत्र चाहिँ मलाई पुरै मनपर्छ किनभने यहाँको वातावरण र त्यहाँको वातावरण चाहिँ एउटै भएको कारणले गर्दाखेरि चाहिँ मलाई त्यहाँ घुम्न जान चाहिँ धेरै मनपर्छ र त्यहाँको राज्यमा हाम्रो भाषा पनि मिल्छ सबै कुरा रहनसहन मिलेको कारणले गर्दाखेरि चाहिँ म सबैभन्दा आनन्द मजा लाग्ने ठाउँ नै राज्य नै अब गान्तोक गान्तोक सिक्किम हो र त्यहाँका पर्यटकस्थलहरू पनि धेरै धेरै दामी भएको कारणले गर्दा मजा लाग्छ आनन्द लाग्छ आफ्नै मान्छे आफ्नै जातिको आफ्नै भाषा भाषा वेशभूषा मिलेको कारणले गर्दाखेरि त्यस राज्यमा चाहिँ मलाई घुम्न जान मनपर्छ जुन राज्य चाहिँ हो गान्तोक सिक्किम